मैले चाहिँ अब एउटा अनलाइन सामान है एउटा मिन्त्राबाट मगाएको थिएँ र त्यो एउटा सामान त्यो चाहिँ जुत्ता हो र त्यो जुत्ताको साइज चाहिँ एकदम अब लामो है आफ्नो खुट्टामा फिट पनि नहुने र अब त्यो म आफ्नो अब मेरो बहिनी या दिदीहरूलाई पनि दिन सक्दिनँ तर किनभने यति यति डरलाग्दो अब लामो आएको छ अब मलतब ठुलो आफ्नो साइजभन्दा ठुलो आएको छ है र अब मैले चाहिँ अब यस्तो सोचेको थिएँ कि अब त्यो जुत्ता चाहिँ अब यस्तो राम्रो आउँछ होइन अब देखाउँदा त एकदम दामी नै देखाइरहेको थियो र अब आउँदाखेरि चाहिँ एकदम ठुलो अब त्यसको क्वालिटी पनि अब कस्तो खत्तम है अब त्यस्तो आएको थियो है र अब पछाडि मगाउँदा चाहिँ फेरी अब त्यस्तो चाहिँ नआओस् है अब के भन्छ आफूले अब चाहेको जुत्ता जस्तो दाम्मी जुत्ता चाहिँ अब यस्तो आउँदा चाहिँ अब साह्रै अब मन दुख्यो है